स्वास्थ्यसम्बन्धी स्वास्थ्यकर्मीहरूको जुन अपर्याप्त तालिम अनि शिक्षालाई एकदमै कमी देखिएको छ है कर्मीहरूमा त्यसै कारणले चाहिँ राज्य सरकारले हाम् स्वास्थ्यसम्बन्धी जागरूक गराउनको लागि स्वास्थ्यलाई ध्यानमा राख्दै राज्यको स्वास्थ्यलाई ध्यानमा राख्दै धेरै प्रोग्रामहरू है हेल्थ हेल्थ रिलेट रिलेटेड प्रोग्रामहरू थुप्रै स्थापना गरेको छ मतलब हेत् हेल्थ रिलेटेड प्रोग्रामहरू धेरै नै निकालिएको छ जसमा जसको जस् जसको द्वारा चाहिँ राज्यको जुन समस्या छ है स्वास्थ्यसम्बन्धी समस्याहरू छ त्यसलाई चाहिँ दूर गर्न सकौँ भनेर दूर गर्न सक् सकौँ भन्ने हेतुले अहिले राज्यमा धेरै इन्सुरेन्सहरू है जुनचाहिँ स्वास्थ्य स्वास्थ्य इन्सुरेन्सहरूलाई लिएर आमाहरूलाई जो ग गर्भवती आमाहरूलाई चाहिँ उहाँहरूलाई धेरै स सुरक्षा साथ सुरक्षा साथ आफ्नो घरदेखि हस्पिटलसम्म लाने प्रवन्ध गरिएको छ एम्बुलेन्स छन् मातृयानहरू दिएर त्यहाँ सहायता गरेको छ सहायता गरेको छ त्यसपछि जब हस्पिटलमा नानीको शिशु हुन्छ ए नानीको जन्म हुन्छ शिशुको जन्म हुन्छ त्यो समयमा त्यहाँ त्यसपछि शिशुलाई धेरै प्रकारले देखरेख गरि गरिन्छ अनि आमालाई पनि एकदमै सुरक्ष सुरक्षित प्रकारले नै देखरेख गरिन्छ त्यसपछि अलिक आमाहरूले आफ्नो है आमाहरूको सुरक्षाको लागि अथवा आमाहरूको स स्वास्थ्यको सुरक्षाको लागि सरखारले भत्ताहरू प्रदान गरेको छ है सुत्केरी भत्ताहरू प्रादन गरेको छ त्यस्तै प्रकारले गाउँघरमा जो गाउँघरको परिवेशलाई एकदमै स्वच्छ राख्नको लागि गाउँघरमा पनि धेरै प्रकारको सङ्गठनहरू खोलेर धेरै प्रकारको कर्मीहरूलाई कामहरू दिएर है एपोइन्टमेन्ट गरेर जस्तै भेक्टर बोनहरू भयो भेक्टर बोनको हाम्रो दिदी बहिनीहरूलाई भेक्टर बोनमा संलग्न गराएर हाम्रो दिदी बहिनीहरूलाई धेरै फाइदा भएको छ र साथ साथै गाउँ गाउँघरको परिवेशहरूलाई पनि धेरै राम्रो भएर गएको छ अहिलेको घडीमा गाउँघरमा भन्नु नै पर्यो भने प्रत्येक प्रत्येक दिन प्रत्येक घरमा गएर हाम्रो भेक्टर बोनको बहिनीहरूले चेलीबेटीहरूले घर घरमा गएर सबै कुरो सु सफाइहरू वरिपरिको सफाइहरूदेखि लिएर पानीको परिक्षणहरू गरेर है त्यहाँनिर दबाई छर्किने कामहरू दबाई छिर्किने कामहरू धेरै गरे गरिरहेको छ यस्तो प्रकारले राज्यले एउटा स्वास्थ्यलाई ध्यानमा राखेर धेरै कामहरू गरिरहेको छ या यस्तो गरेर अहिले फेरि आसाकर्मीहरूलाई एपोइन्टमेन्ट गरेर है नियुक्ति दिएर गाउँघरको जति पनि बिमारीहरू हुनुहुन्छ बिमारीहरूसँग एकदमै छिटोभन्दा छिटो नजिकबाट सम्पर्कमा आउनको लागि अनि गाउँघरको प्राथमिक बिमारीहरूलाई प्राथमिक बिमारीहरूलाई छिटोभन्दा छिटो सम्पर्कमा लिएर त्यहाँको स समस्या सुधार है स्वास्थ्यसम्बन्धी सुधार गर्नका निम्ति आसाकर्मीहरूलाई खटाइएको छ उहाँहरूले त्यहाँ जो हस्पिटलसँग सम्पर्कमा र के अरे बसेर उहाँहरूले हरेक दिन त्यो गाउँघरको गाउँघरको जुन चाहिँ अवस्था छ है स्वास्थ्यसम्बन्धी अवस्था छ हरेक दिन उहाँहरूले रिपोर्टहरू पठा पठाएर हस्पिटलले धेरै जानकारी लि लिइरहेको छ ज जसको कारणले एकदमै छिट्टोभन्दा छिट्टो त्यो गाउँको त्यो एरियाको त्यो स्थानको है बिमारीहरलाई छिटोभन्दा छिट्टो हस्पिटल लाइस गर्ने अथवा दबाईपानी घर घरमा दिने अनि सब सेन्टरमा ल्याउने कामहरू हाम्रो आसाकर्मीहरूले गरिरहेको छ त्यसका साथसाथै अब सरकारले इन्सुरेन्सहरू पनि धेरै प्रकारको इन्सुरेन्सहरू है हेल्थसम्बन्धी धेरै मतलब स्वास्थ्यसम्बन्धी धेरै इन्सुरेन्सहरू उपलब्ध गराएका छन् अनि एउटा गरिबी अवस्थाको ज गरिबी अवस्थाको मानिसहरूले एकदमै आफ्नो आर्थिक अवस्था कम कमजोड भएको कारणले गर्दाखेरि कति कम आर्थिक अवस्था आर्थिक अवस्था अथवा खर्चपानी गर्नु नसकेर पनि आफ्नो ज्यान गुमाइरहेको छ त्यो कारणले पनि राज्य सरकारले हेल्थ कार्डहरू बनाएर उहाँहरूलाई धेरै सहायता गरेको छ जसमा कि हेल्थ कार्डबाट उहाँहरूलाई त्यो खर्चपानीको लागि खर्च खर्च गर्नुको लागि उहाँहरूलाई धेरै छुटहरू भइरहेको छ यस्तै यस्तै आयुष्मान भारतहरू भयो है प्रोजेक्टहरूमा आयुष्मान भारत भयो अनि त्यस्तो धेरै अनगन्ती प्रेजेक्टहरू खोलेर हाम्रो जुनचाहिँ राज्यको स्वास्थ्य सुधार छ यो स्वास्थ्य सुधारको निम्ति उहाँहरूले उहाँहरूले राज्य सरकारले धेरै काम गरिरहेको हामी पाउँछौँ